कामाख्या मन्दिर वैष्णवदेवी मन्दिर केदारनाथ मन्दिर बालाजी तिरुपति मन्दिर मिनाक्षी मन्दिर जगन्नाथ पुरी अनि गोल्डन टेम्पल कामाख्या मन्दिरमा अम्बोबाछी मेला प्रत्येक वर्ष असार महिनामा माता कामाख्या ऋतुमतीमा हुँदा यो बेला लाग्ने गर्छ अम्बोबाछी योग पर्वमा माता भगवतीको गर्व गृहको ढोका स्वतः बन्द हुने र उनको दर्शन गर्न पनि निषेध गरिएको छ तिन दिन पछि माँ भगवतीको रजस्वलाको अन्त्यमा विशेष पूजा अर आराधना गरिन्छ